म चाहिँ म चाहिँ अलिपुरद्वार जिल्लाको वासिका हो अनि हाम्रो यता प्लेन जग्गा छ अनि हाम्रो यता बस ट्रेन सबै पाउँछ हाम्रो नजिकको स्टेसन भनेको चाहिँ कालचिनी होइन कालचिनी स्टेसन छ त्यहाँबाट हामी सिलगढी यताउता कहाँ कहाँ हुन्छ त्यहाँ त्यहाँ जानसक्छौँ अन्त फेरि पानी पानी बर्खाको टाइममा चाहिँ यता पानी बर्खाको टाइममा अब खाल्डाखुल्टीहरूतिर चाहिँ हल्का बसहरू चल्दा ट्रेन यस्तो यो अब बस टोटोसहरू चल्दाखेरि असुविधा हुन्छ हल्का अन्त हामी फ्लाइटबाट पनि यताउति जानसक्छौँ त्यहाँदेखिको बसमा ट्रेनमा अनि टोटोतिर अब गाउँतिर चाहिँ टोटोतिर टोटोहरू चल्छ साइकलमा पनि जान्छ कोही कोही स्कुल टोटोमा पनि जानुहुन्छ सबैजना अन्त त त्यहाँबाट नै हामी स्कुल ट्युसन तर पानीको टाइममा चाहिँ हल्का असुविधा हुन्छ हामीहरूलाई